म यस्तो समस्यामा धेरै उयो भइसकेको छु किनकि मेरै आफ्नै साथी निकिताले गर्दा चाहिँ निकिताले चाहिँ धेरै यस्तो कुरा गरेको छे त्यसमा मलाई भक्कु मन पनि दुखेको छ मेरो त्यो साथी मेरो पहिला त्यो साथी थिइन मतलब पहिला जो मेरो एउटा कमन साथी बेस्ट फ्रेन्ड थियो उसँग चाहिँ त्यस ऊ चाहिँ उसले गर्दा चाहिँ निकिताले गर्दा चाहिँ बिचमा हाम्रो दरार आइसकेको थियो अनि त्यस्तो नहुनाले गर्दा त्यो हुनाले गर्दा मलाई मन नै पर्दैन थियो तर चाहिँ ऊ चाहिँ एकदम राम्रो रहेछ मलाई थाहा थिएन र लास्टमा ठुलो भएर म आफ्नो दसवीको परीक्षा दिएर अर्को स्कुल आउँदा ऊ पनि हामी एउटै स्कुलमा हामी एउटै बेन्चमा बस्थ्यौँ अनि हामी साथी बन्ने अब एकदमै राम्रो रहेछ मलाई थाहा थिएन तर तर मलाई यति विश्वास भइसकेको ऊ सँग अनि उसले चाहिँ विश्वास सोचेको उसले चाहिँ हामीसँग मसँग बोल्थ्यो तरै त्यस्तो नहुनाले गर्दा विश्वास भइसकेको थियो अनि उसले चाहिँ त्यस्तो गर्ने थिएन उसले चाहिँ ऊ चाहिँ मसँग बोल्थ्यो त्यस्तो हुने थिएन ऊ चाहिँ मसँग बोल्यो अनि म उसँग साथी भएँ भक्कु मिल्थ्यौँ हामी भक्कुभन्दा भक्कु मिल्थ्यौँ तर लास्टमा एकदम पछाडि गएर चाहिँ म एकपल्ट त स्कुलमा बिमारी भएको थिएँ हाम्रो राम्रो चल्दैथ्यो म बिमारी भएको थिएँ म पन्ध्र दिनको लागि चाहिँ आइनँ है पन्ध्र दिनको लागि नआउनाले गर्दा उसले नयाँ साथी बनाइसकेको थियो यस्तो साह्रो त उयो थिएन तर म यस्तो साह्रो त हाम्रो उयो थिएन तर पनि उसले नयाँ साथी बनाइसकेको थियो यस्तो होइन ऊ मसँग पन्ध्र दिन बोलेन फोन गर्थ्यो बोल्थ्यो तर त्यस्तो त होइन नि राम्ररी त बोल्नु पर्छ नि छैन पन्ध्र दिनमा जब स्कुल आएँ छैन जस्तो मैले साथी छोडेर गएको थिएँ पहिला त्यस्तो त रहेन रहेछ एकदमै एकदमै सबै हालतै चेन्ज भइसकेको रहेछ त्यस्तोले गर्दा चाहिँ मलाई एकदमै मन दुख्यो अनि मैले मैले भनिदिएँ कतिपल्ट भएन तर उसले एकदम कन्क्लुजनमै आएन उसले एकदम अन्तमै भएन र उसले भन्यो मैले भनेँ कि तिमीलाई यस्तै छ भने मसँग नबोल मसँग नबोल अनि छोडिद्यौ हामी छोडिदिऊँ हाम्रो यो हाम्रो यो साथीको सम्बन्ध हामी तोडिदिऊँ तर उसले भन्यो त्यस्तो नगरौँ म अब आफू जस्तो पहिला थिएँ त्यस्तो पार्ने धेरै प्रयास गर्छु म धेरै कोसिस गर्छु अनि मैले ल तिमीहरू आफै भक्कु ट्राई गर्थेँ तर उसले त्यही कुरा गर्थ्यो त्यही हामी एकपल्ट दुस्मन भइसकेको थियो अनि हामी एउटै पहिलैदेखिको साथी हुनाले गर्दा हामी एउटै ट्युस एउटै ट्युसन पढ्थ्यौँ अनि त्यहाँ चाहिँ हाम्रो भक्कु पढाइ हुन्थ्यो त्यहाँ चाहिँ उसले कपी उसले कपी माग्यो अनि म त बोलेको थिएनौँ अनि मैले पहिलै भनिदिएको थिएँ म बोल्दिनँ तिमी पनि नबोल भनेर हाम्रो दोस्ती तोडिइसक्यो तिमीले यस्तो यस्तो गऱ्यौ अनि हामी कमन फ्रेन्ड प्रविना पनि थियो अनि हामी तिनजना चाहिँ एकदम मिल्ने साथी थियौँ पहिलैदेखिको प्रविना चाहिँ यही साल आएको थियो उसलाई म पहिल्यैदेखिको चिन्थेँ निकितालाई चाहिँ तर प्रविना चाहिँ यही साल चिनेको यही साल आएको हो यहाँ आएको म हामी जस्तै न्यू कमर्सै हो ऊ पनि तर अनि त्यति बेला पनि सरले उसले चाहिँ अर्कैसँग प्रविनाले चाहिँ अर्कैसँग ऊ कपी सेयर गर्थ्यो एकदम हालात त्यस्तो भएर सरले हामी एउटा सेम उयोबाट सेयर गर्नु अनि लेख्नु भने अनि त्यस्तो नहुँदा चाहिँ मैले चाहिँ केही गरिनँ मैले चाहिँ भने राम्ररी लेख्ने भए लेख्ने भए म सँग नलेख म सरलाई भनिदिन्छु अनि उसले भन्यो राम्ररी लेख्छु बोल्दिनँ पनि मैले ल भने किनकि मैले अगाडि भनेको थिएँ मेरो पनि उयो छ महत्त्व छ मेरो पनि एउटा इज्जत छ अनि उसले भन्यो हुन्छ त्यस्तै गरौँ तर तपाईँले त्यो गर्नुपर्छ अनि उसले ल भन्यो अनि त्यस्तै चल्दै थियो हामी एकदम राम्रै चल्दै थियो तर उसले लास्टमा यस्तो गर्छ मलाई थाहा थिएन तर मैले त एउटा इक्जाम्पल भयो मेरो त यस्तो भयो तर यसको लागि के गर्नु छ मेरो धेरै भएको छ त्यो भने मैले भने त तपाईँहरू धेरै भएको छ त्योहरू तर तपाईँ यो त मेरो साथीले गर्दा भएको मेरो दुस्मनै त थिएनन् त त्यो पहिल्यै देखिको तर योसँग मेरो एउटा केस भएको छ यो केटी नाम त म लिदिनँ एउटा केटी छ जो चाहिँ हामी दुईजना एकदम मिल्ने साथी त थिइनौँ हा हाम्रो कमन साथी को चाहिँ साथी थियो अनि मलाई चाहिँ मन नै पर्दैन थियो सेम उसलाई पनि म मनै पर्दैन थियो हामी कत्तिपल्ट झगडा गरिसकेको थियौँ हामी एकदम पुरा चल्थ्यौँ पुरा झगडा गर्थ्यौँ एकदमै राम्रै थिएनौँ स्कुलमै कत्तिपल्ट झगडा भएर मिसहरूले सम्झाए तिमीहरू एउटै गाउँबाट हो तिमीहरू झगडा गर्नुहुँदैन भनेर तर हामी कहिले नबुझ्ने अनि उसँग चाहिँ मलाई अब केटीकेटी भएर पनि उसँग चाहिँ मलाई एक एकवटा एक एकवटा रोलमा डान्समा हालिदिन्थ्यो डान्स फेरि एकदमै राम्रो होइन साथी वालै थियो अनि साथी वाला दुस्मनसँग कसरी डान्स गर्नु तपाईँहरू आफै भन्नु तर मैले यस्तो मजाले राम्ररी भनेँ हाम्रो झगडा एक साइड राखौँ यो एउटा स्कुलको लागि गर्नु आँटेको हामी स्कुलको इज्जत राखेर गर्नु छ झगडा तर ऊ मानेन भक्कु झगडा पर्यौँ म पनि कहाँ छोड्छु मैले पनि भक्कु झगडा गरेँ नि तर पनि ऊ उसले मानेन अनि हामी झगडा गरौँ अनि त्यो समस्या मैले भनेँ म फेरि बोल्नुमा यति राम्रो त छुइनँ तर पनि मैले एकदम मिला कि तिमी यस्तै राम्रो छौ भने स्कुलको एउटा इज्जत छैन स्कुलको लागि सोच तिमी स्कुल पनि त एउटा उयो हो तिमीलाई स्कुलको सोचेर गर्नुपर्छ तिमीले स्कुलको केही उयो गर्नुपर्छ स्कुलको उन्नति हो स्कुल हामी फेरि एउटा सरकारी स्कुलमा पढ्छौँ सरकारी स्कुलमा त्यस्तो उयो हुँदैन अनि त्यो गरेको भए चाहिँ हामीले उयो गर्नु पाउँथ्यौँ त्यो गरेको भए चाहिँ हाम्रो स्कुल अलिकति उन्नति गर्थ्यौँ हाम्रो घ हाम्रो जग्गामा हाम्रो स्कुलमा टोयलेटको प्रब्लम हुनाले गर्दा टोयलेटको समस्या हुनाले गर्दा केटीहरूको लागि राम्रो टोयलेट बनिन्थ्यो हामीलाई त्यस्तो सुव असुविधा पनि हुँदैन थियो त्यसको लागि चाहिँ मैले उसँग बात गरेको थिएँ होइन उयो गऱ्यो अनि यस्तो पनि हुँदोरहेछ लास्टमा चाहिँ मिल्ने पनि हुनेरहेछ तपाईँको के भएको छ मेरो त अर्कै पनि केस छ अझै एउटा भन्नु पऱ्यो भन्ने भयो भने चाहिँ एउटा अर्को पनि केस छ तपाईँहरूलाई म भनिदिई हाल्छु यो वालामा त म मिलेँ ऊ पनि मिल्यो त्यहाँदेखिको त हामी एकदम पक्का साथी भयौँ पक्का साथी भयौँ तर एउटा यस्तो केस हुँदा रहेछ त्यसमा मिल्दैन रहेछ म त्यसमा भक्कु झगडा गर्थेँ भक्कु झगडा गर्थेँ बोल्दैन थियो के हुन्थ्यो यस्तो हुन्थ्यो उस्तो हुन्थ्यो बोल्दैन थियो तर भक्कु झगडा गर्थ्यौँ मिसले भक्कु भन्थे उसले चाहिँ मलाई साथी जस्तो देखाउँदोरहेछ यो चाहिँ अर्कै हो साथी जस्तै देखाउँदोरहेछ तर साथी भएर पनि उसले मलाई यस्तो गऱ्यो मलाई कहिले लागेको थिएन यस्तो गऱ्यो भनेर मलाई कहिले लागेको थिएन तर तपाईँहरू बुझ्न सक्नुहुन्छ यस्तो हो भनेर त्यही भएर तपाईँहरू पनि यस्तोतिर सतर्क बस्नुहोस् अनि राम्रो आफ्नो राम्रो साथीहरू चिन्नु अनि राम्रो साथीहरूसँग बोल्नुहोस् अनि जो राम्रो छ त्यो साथीलाई कहिले नगुमाउनुहोस् अहिले यस्तो दुस्मनसँग फेरि दुस्मन पनि साथी हुनसक्छ किनकि तपाईँहरूले जानेको त उनीहरूको आफ्नै भित्री त्यो हुन्छ त्यही भएर तपाईँले नगर्नुहोस् त्यही भएर तपाईँ यस यो उयसमा चाहिँ युक यो यसको लागि मेरो उत्तर छ कि तपाईँहरू पनि आफ्नो मनको कुरा सुन्नुहोस् अनि मैले जे गरेको थिएँ त्यो न त्यो तपाईँहरूलाई ठिक लाग्छ भने गर्नु सक्नुहुन्छ तर आफ्नो मनको कुरा सुन्नु मनको कुराहरू कहिले राम्रो नराम्रो भन्दैन त्यो भएर मनको कुरा सुन्नु